बाइकिङले हाम्रो हामीलाई सकारात्मक प्रभाव कसरी पार्छ भने हामी बाइकिङ गरेर जुनै पनि कुनै पनि एउटा नयाँ ठाउँमा गएर त्यहाँको संस्कृति र त्यहाँको वेशभूषा त्यहाँको भाषा जान्नसक्छौँ नयाँ नयाँ हिमाल पाहाड खोलानाला नदीको बारेमा जान्नसक्छौँ देख्नसक्छौँ हेर्नसक्छौँ र समुदायमा कसरी सकारात्मक प्रभाव पार्छ भने हामीले कुनै पनि एउटा नयाँ जग्गामा गएर बाइकिङ गरेर नयाँ जग्गामा गएर त्यहाँको फोटो भिडियो गरेर कुनै पनि फेसबुक एउट एउटा सोसियल मिडियामा हाल्छौँ हालेर मानिसहरूले पनि समुदाय यो समुदाय यस्तो छ उस्तो छ भन्ने कुरो उनीहरूले पनि जान्नसक्छ र बाइकिङ ग बाइकिङ कम्पिटिसनमा भाग लिएर बाइकिङ कम्पिटिसन जितेर जित्यो भने पनि मान्छेले यो समुदायबाट आएर यस्तो बाइकिङ कम्पिटिसन जित्यो भन्ने हुन्छ र मेरो विचारमा बाइकिङले यही सकारात्मक प्रभाव पारेको जस्तो लाग्छ